मैले फ्लिपकार्टबाट एउटा अस्ति टी सर्ट मगाएको थिएँ र आज बेलुकी आइपुग्यो र मलाई टी सर्ट लगाएर हेरेँ एकदम टी सर्ट मन पऱ्यो साइजहरू पनि मैले भनेको जस्तै पाएँ र कलरहरू पनि मन पऱ्यो मज्जा लाग्यो ओभरअल सबै मन पऱ्यो एउटा रिजनेबल दाममा मैले सोचे जस्तो टी सर्ट पाएँ एकदम मन पऱ्यो र म यो प्रडक्टदेखि एकदमै खुशी छु रिजनेबल दाममा मैले चाहेको जस्तै सोचेको जस्तै मैले प्रडक्ट पाएँ